हेलो चुङदुङ फास्ट फुडको भाइ मैले खाना अर्डर गरेको कत्तिबेर भइसक्यो या साथीहरूले पर्खिराख्नु भएको छ कतिबेला पठाई दिनुहुन्छ ढिलो भइसक्यो